आफ्नु जीवन बिताउनुको लागि सुखमय बनउनुको लागि अर्थात् आरामले शान्ति प्रकारले जीवन बिताउनु कसैलाई मन दुखाउनु कसैलाई चोट पुर्यउनु कसैलाई चित्त दुखाउनु होइन आफुले आरामले आफुलाई सन्तुष्ट खाँदा खा आरामले खान सकियोस् अनि सुत्दाखेरि निन्द्रा अवोस् चैनको दुई पल कति सुत्नु सकिन्छ कति निन्द्रा लाग्छ हो यो सबै गर्नुको लागि चाहिँ हामिरले के गर्नु पर्यो त भन्दाखेरि हामीले चाहिँ साग सब्जी बस्तीमा के के हुन्छन् गाई बस्तु पाल्नु पर्यो हुन सक्छ भने कहाँबड अलिकिति दुई पैसा आफुलाई फाइदा हुन्छ गाई बास्तु मात्रै नभएर कुखुरा बाख्राहरू अनि बारीमा पनि राम्रो राम्रो सब्जीहरू लगाएर हामीले अलिकिति आफ्नु योग्यको खान पिन अनि यस्तो यताउता घर पनि मजाको बनाउने अनि साग सब्जीबाट पनि हरेक प्रकारको अहिले महँगो महँगो सब्जीहरू पनि लाउनु सकिन्छ अनि राम्रा राम्रा कुराहरू पनि हामीहरूले लगाएर देशमा मतलब आफ्नो बजारहरूमा टाढा टाढाको भाउ राम्रो पाउने बजारहरूमा लगेर बेच्न सकिन्छ